नमस्ते हजुर म पत्रकार रोशन बोलेको कि हजुर तपईँ त दार्जिलिङको जेठो पाको मान्छे सिनियर सिटिजन होला है अन्त नि मलाई दार्जिलिङको फेस्टिभलहरू के के हो अनि कसरी मनाउछ अलिकति जानकारी बताइदिनु होस् न हजुर बडी हजुर बडी हजुर बडी हजुर बडी हजुर हजुर बड् हजुर बडी हजुर हजुर बडी हजुर हजुर बडी हजुर बडी हजुर बडी हजुर बडी हजुर ए हुन्छ नि ए हुन्छ तपईँलाई